तपाईँ कालिम्पोङ आउन लागि टिकट बुक गर्नु भएको थियो

अब तिमीलाई तिमीलाई मन मन मनपर्ने जग्गा चाहिँ अब कहाँ छ भनेदेखि नि अब के भन्छ डेलो छ डे एउटा डेलो छ दुर्बिन छ कालिम्पोङभरिमा त अब माथि यो गुम्बा माथि दुर्बिन गुम्बा छ माथिको घुम्ने जग्गा थुप्रै जग्गा छ अब के अरे त्यहाँनिर मङ्गल धाम छ घुम्ने जग्गा यति हो तर अरू जग्गा जग्गा पनि छ जग्गा जग्गाहरू खोज्यो ओर्यो भनेदेखि पाउँछ छ जग्गा जग्गा तिमीलाई खोजी खोजी दिउँला अन्त पाउँछौँ तिमी पाउनु सक्नुहुन्छ तपाईँले अन्त अब आउनु भन्दा अगाडि पाँच चार तिन चार दिन अगाडि चाहिँ भन्नुपऱ्यो पहिल्यैदेखिको हामीले पनि टिकट गर्नुपर्छ पहिला पहिला होइन नि पहिला कि त आउँछु भनेर चाहिँ भन्नुपर्छ पहिल्यै पहिल्यैबाट भनेर चाहिँ यो दिन आउँदैछु म भनेपछि चाहिँ हामी पहिल्यैबाट टिकट बुक गर्नुपऱ्यो नि त होइन ल ल हामी गर्दिनछौँ खानापिनाको लागि पनि होटलको लागि पनि बन्दबस्त गरिदिउँला हो सबै कुराहरू सबै मिलाइदिउँला जम्मै कुरा राम्रोसंँगले राम्रो गरिदिन् गरिदिन्छ सबै कुराको फेसिलिटी पाउँछ बस्ने जग्गामा बस्ने बस्ने जग्गाहरू पनि त हुनु बस्ने जग्गाहरू पनि त हुनुपऱ्यो मिल्नु पऱ्यो सबैकुरा बन्दबस्त गर्नुपऱ्यो नि त पहिल्यैबाट होइन

अन्त कुन जग्गा तपाईँलाई कुन जग्गा आ आ आएपछि आएपछि हुन्छ कुरा हो कता कता घुम्नु मन लागेको छ कता कता के के गर्नु मन लागेको छ त्यही त्यही आएर बताउनु सबै कुरा गर्नु ल अन्त अरू अरू कुराहरू के के छ उता कतिजना कतिजना आउँछ घुम्नु लागि कतिजना आउँछ थुप्रै आउँछ कि ए एक्लै त किन आउनु त अन्त साथी लिएर आउनु पर्दैन अन्त ए साथी साथी ल्याउनु पर्छ नि अन्त साथी नल्याइकन कसरी अन्त अँ ए राखेको त ल त ल